तँ रिपोर्टर होइन हेलो नमस्ते भन्नुहोस्

ए हजुर भन्नुहोस् ए हजुर भन्नुहोस् तपाईँको टू विलर्सहरूमा चाहिँ गाडीमा भन्दाखेरि पनि मलाई लाग्छ टू विलर्समा चाहिँ तपाईँले धेरै सेफ्टी मेनटेन गर्नु छ सेफ्टी राख्नुपर्छ हेलमेट कम्पलसरी हो अनि फर्स्टमा त हेलमेट कम्पलसरी अनि ड्रिन्क गरेर कुदाउनु हुँदैन हो अनि म नि म तपाईँको न्युजबाट यही भन्नु चाहन्छु कि होइन टू विलर्स जति पनि छ जति पनि टू विलर्सको ड्राइभ गर्ने अथवा टू विलर्समा होइन उयो गर्ने सफरहरू गर्ने उनीहरूको लागि चाहिँ म एकदम हेलमेट चाहिँ म एकदम लाउनु भनेर म उयो गर्छु हो अनि राम्रो हेलमेट लाउनु चाहिँ अब उनीहरूलाई हेलमेट लगायो भने चाहिँ उनीहरू धेरै सेफ्टी हुन्छ अनि स्लो अनि फोर विलर्समा पनि राम्रो हो सेफ्टी फोर विलर्समा पनि तपाईँले फर्स्टमा त तपाईँको त्यही हुन्छ ड्रिङ्क गर्नु ड्रिङ्क गरेर कहिल्यै कुदाउनु हुँदैन अर्को से सेफ्टी चाहिँ सिट बेल्ट हो लाउनु एकदम लगाउनु पर्छ हो आवश्यकता हो लाउनु अनि सिट बेल्टभन्दा नि तपाईँको सबभन्दा अगाडि चाहिँ के आउँछ भने ड्रिङ्क गरेर चाहिँ कहिल्यै कुदाउनु हुँदैन ड्रिङ्क गरेर जब कुदाउँदाखेरि तपाईँले आफूलाई पनि डेन्जरमा हाल्नुहुन्छ अनि अरूलाई अरूलाई पनि डेन्जरमा राख्नुहुन्छ हो अनि आफ्नो पेसेन्जरहरूलाई पनि डेन्जर हुन्छ त्यही कारण चाहिँ ड्रिङ्क गरेर पनि कुदाउनु हुँदैन अनि अर्को चाहिँ ड्राइभर अनि पेसेन्जरहरू भएको जति छ उनीहरूले चाहिँ म भन्छु सिट बेल्ट लाउनु ट्राफिक लाइट्सकोबारेमा ट्राफिक लाइट्स ट्राफिक लाइट रेड लाइट भनेको हामी होइन रोक्नु हो अगाडि अनि ग्रीन भनेको चाहिँ तपाईँ हिँड्नु हो अनि यल्लो भनेको चाहिँ तपाईँ अब हिँड्नु ड्रे ड्रेभर ड्राइभरले क्या हेर्नु पर्छ त्यो चाहिँ अब अब रे ग्रीन येल्लो भयो भने चाहिँ अब ग्रीन हुनु आँटेको छ भनेको हो अनि फुटपाथमा तपाईँले फुटपाथमा चाहिँ तपाईँहरू हिँड्नु पर्छ हो तपाईँहरू जतिजना पनि यो न्युजबाट सन्नु हुँदैछ के के भन्नु चाहन्छु भने तपाईँहरू जतिजनाहरू पब्लिकहरू छ हो उनीहरूले बुझिदिनुहोस् कि रोडमा चाहिँ नहिँडिदिनुहोस् अनि यो फुटपाथ चाहिँ तपाईँहरूको हिँड्नुको लागि बनाएको हो होइन अनि तपाईँहरू चाहिँ फुटपाथ छोडिवरी मैले धेरै देखेको हो नभए अन्त फुटपात छोडिओरी चाहिँ उनीहरू र पब्लिकहरू गाडी गाडी हिँडने ठाउँमा रोडमा हिँड्नु हुन्छ म त्यति भन्न चाहन्छु कि यो रोडमा चाहिँ नहिँडिदिनुहोस् होइन अनि रोडमा हिँडिदिँदाखेरि चाहिँ अब गाडी कुदाउनेहरूलाई साह्रो पर्छ हो त्यै कारण चाहिँ न हिँहिदिनुहोस् फुटपाथमै हिँडिदिनुहोस् भन्नु चाहन्छु म चाहिँ हुन्छ हुन्छ